मैले उयो ब्याडमिन्टन खेल्ने टी सर्ट ल्याएको थिएँ अनि टी सर्टको राम्रो छ मतलब फिटिङ छ प्लस एकदम स्वेट मजाले एग्ज एबजर्ब गर्छ मलाई त्यो कुरा चाहिँ मनपऱ्यो अन्त एकदम लास्टिङ गर्ला गर्ने खालको छ राम्रो छ प्रडक्ट